म जानुभएको जानु गएको ठाउँको ना नाउँ र त्यहाँको एक्सपिरियन्स हजुरहरूलाई जानकारी दिन दिँदाखेरि चाहिँ म गएको चाहिँ उन्नाइस सय पन्चानब्बेमा चाहिँ म महाराष्ट्रमा गएको थिएँ है जबको लागि गएको थिएँ त्यहाँ जाँदाखेरि चाहिँ म कमसेकम एटिन इयर्सको थिएँ होला सायद त्यतिबेला उन्नाइस सय पन्चानब्बेमा अन्त म त्यहाँनिर मेरो बाउ पुणे भन्ने जग्गामा चाहिँ फौजीमा हुनुहुन्थ्यो र म खासमा त फौजीमा भर्ति हुनगएको मान्छे हो त्यहाँ तर जाँदाखेरि चाहिँ अभाग्यवश त्यहाँनिर फौजीमा अलिकति डक्युमेन्ट्सको असुविधाले गर्दाखेरि हुन सकिएनँ है र त्यतिकै मैले मेरो पापाले त्यहाँ आफ्नो साथीहरूको फ्रेन्ड्सहरूसँग लिङ्क हुनुहुँदो रहेछ उहाँहरूसँग टर्म्स राम्रो हुनुहुँदो रहेछ र त्यो समयमा मैले त्यतिकै जब नपाएँको खन्डमा चाहिँ गभर्मेन्ट जब नपाएको खन्डमा चाहिँ त्यतिकै मैले त्यहाँनिर बजाज कम्पनीमा काम पाएँ र त्यहाँनिर नभएको पनि तपाईँको टेन इयर्स जस्तो मैले बजाज कम्पनीमा काम गरेँ है र त्यहाँ भएको चिज चाहिँ अब मलाई कुन चाहिँ चिजहरू मन पऱ्यो भन्दाखेरि त्यहाँनिर म धेरै टुर गरेँ पुणे सिटीतिर टुर गरेँ मुम्बई अँधेरी टुर गरेँ है मध्य प्रदेश टुर गरेँ र गोवा टुर गरेँ धेरै जग्गा यस्तो एक्सपिरियन्सहरू छ मैले लाइफमा सानै उमेरमा बाउ फौजी भएको खन्डमा चाहिँ उहाँको साथमा गएर चाहिँ जम्मू कश्मीर भयो होइन र मेन चाहिँ मैले मनपरेको जग्गाको चिजहरू चाहिँ मनपरेको चाहिँ साह्रै मन पऱ्यो अहिले पनि म छक्कै पर्छु त्यो सोच्दाखेरि चाहिँ है जसरी अहिले म दार्जिलिङमा छु दार्जिलिङको मनसङ कालिम्पोङ भन्ने सिनकोना प्लान्टेसनमा म जब गर्छु र अहिले तपाईँको धेरै इयर्स भयो होला नभएको पनि तपाईँको थर्टी फाइभ जस्तो भइसक्यो अहिले हाम्रो यो सिनकोना प्लान्टेसन दार्जिलिङ कालिम्पोङ सिलगढीमा चाहिँ एकदमै यहाँ मन नपरेको चिजहरू चाहिँ के हो भनेदेखि यहाँ हेभी तपाईँको सब्जीको दामहरू भयो जुनै कुरोको कपडाहरू भयो होइन जुनै कुरोको पनि दाम एकदमै हाईमा छ यहाँ तपाईँको मेरो मम्मीले त्यतबेला एग्रीकल्चरमा सिनकोना प्लान्टेसनमा जब गर्दाखेरि एग्रीकल्चरमा

अनि तपाईँको धेरै महँगो पनि थियो त्यो समयमा र त्यो डिफ्रेन्स के पाएँ भनेदेखि अहिले मैले अहिले म नभएको पनि तपाईँको फोर्टी फाइभ नाई थर्टी नाइन प्लस गरेँ एज मेरो र अहिले यसो सम्झिँदाखेरि चाहिँ त्यो महाराष्ट्र भन्ने जग्गामा चाहिँ यत्ति राम्रो लाग्यो कि मलाई महाराष्ट्र पुणे होइन पिम्प्री चिम्चोड हडपसर भोश्री त्यहाँ घुम्न लायकहरूको ठाउँहरू पनि यस्तो मजा मजाको लाग्यो कि त्यो मैले अझै पनि मलाई सम्झिँदाखेरि धेरै खुसी लागेर आउँछ म फिलहाल म त अहिले यहाँ कालिम्पोङमा छु र पनि त्यो पलहरू सम्झिँदा चाहिँ मलाई धेरै खुसी लागेर आउँछ है अनि त्यो समयमा के थियो भनेदेखि त्यो महाराष्ट्र पुणेमा चाहिँ आमामा हामी घुम्न गएको साथीहरू छुट्टीको दिन है हाम्रो रविवार छुट्टी हुन्थ्यो हामी घुम्न निस्किन्थ्यौँ त्यहाँ हातमा लगाउने वाचहरू भयो एचएमटी होइन त्यो समयमा चाहिँ त्यहाँको बटाटा भन्दो रहेछ कान्दा भन्दो रहेछ त्यसको भाषै भिन्दै प्याजलाई कान्दा भन्दो रहेछ आलुलाई बटाटा भन्दो रहेछ त्यस्तो सब्जीहरू फुलकोपीहरू तपाईँको फुलकोपी यति राम्रो राम्रो एक रुपियाँ केजी होइन त्यहाँको तपाईँको एउटा फुटलाइनमा यत्ति साह्रो सस्तो कपडाहरू हरेक कुरो सस्तो लाग्यो कि मलाई त्यो चाहिँ जग्गाको चाहिँ अन्त त्यो त सब्जीहरू भयो मुलाहरू भयो कोपीहरू भयो पियाजहरू तपाईँको डेढ रुपियाँ केजी प्याजहरू पनि तपाईँको झन्डै झन्डै अहिले विचार गर्दाखेरि चाहिँ फुलकोपीभन्दा अलिक सानो सानो भयो तपाईँको छाला पनि मोटो भएको ठुल्ठुलो हातको मुट्ठीभन्दा पनि ठुल्ठुलो होइन अन्त त्यहाँको यता मिटहरू भयो चिकनहरू भयो एट्टी रुपिसमा नाइँ नाइँ त्यो समयमा तपाईँको फिफ्टी रुपिसमा त तपाईँको दुई अढाई किलोको बोयलरहरू पाउँथ्यो होइन खसीको मासुहरू भयो ड्रिङ्कसको लाइनमा ड्रिङ्कसहरू भयो यति साह्रो सस्तो तपाईँको यहाँ तपाईँको हन्ड्रेड रुपिस छ भने त्यतिबेला त्यहाँनिर तपाईँको ट्वेन्टी फाइभ रुपिस पर्थ्यो होला अहिले यसो सम्झिँदाखेरि होइन त्यहाँको वाता वातावरण भयो र त्यहाँ इन्डस्ट्रिस एरिया पुरा थियो है त्यहाँ डेभ्लोप भयो र त्यहाँको तपाईँको गरीब दुखीको लागि होइन बेकारीहरूको लागि त्यहाँ रोजगारको लागि त्यहाँ जग्गा भयो जुनै पनि एरियामा खालि एमएडिसी एरिया मतलब त्यहाँ चाहिँ तपाईँको बजाज कम् कम्पनी एरिया हो त्यो जग्गा चाहिँ होइन घरहरू पातला तर यति साह्रो कम्पनी मतलब यहाँदेखि तपाईँको बिस मिटर हिँड्यो भने एउटा कम्पनी भेटिहाल्ने त्यहाँदेखि अलिक अगाडि पन्ध्र मिटर बढ्यो भने अर्को कम्पनी कम्पनी एरिया त्यहाँ चाहिँ यस्तो यति साह्रो सुविधा बेकारीहरूलाई सम्झिँदाखेरि चाहिँ जुनै पनि महाराष्ट्र यहाँ बिहार भयो सिलगढी भयो नेपालकोहरू भयो जुनै स्टेटबाट पनि त्यहाँ चाहिँ कामहरू यति कामको बारेमा जबको बारेमा प्राइभेट जबको बारेमा यति साह्रो सजिलो हो कि त्यहाँ चाहिँ स्यालेरी पनि त्यतिबेलाको समयमा हाम्रो आमाले यहाँ गभर्मेन्ट जब गरेर तपाईँको एट हन्ड्रेड रुपिस पाउँथ्यो भने त्यत्तिबेला हामीले एट आवर्स आठ घन्टाको चाहिँ तपाईँलाई हामीले बिहानको सात बजी गएर चाहिँ बेलुका सात बजी आएर बाह्र घन्टा गऱ्यो भने चाहिँ तपाईँको सिक्स्टी थाउजन्ड पाउँथ्यौँ हामीले छ हजार पाउँथ्यौँ र त्यहाँनिर चाहिँ त्यो महाराष्ट्र भन्ने जग्गाको चाहिँ यत्ति साह्रो जग्गा मन पऱ्यो मलाई कि त्यहाँनिर धार्मिक स्थल पनि धेरै राम्रो मान्छेहरू पनि राम्रो हो सभ्यता सिभीलाइजेसन एकदम राम्रो बोलीचाली राम्रो बजार मार्केटको भाउ सजिलो एकदमै लो रेन्जमा थियो त्यत्तिबेला होइन त्यस्तो कुराहरू धेरै धेरै छ त्यहाँनिर मनपर्ने घुम्न लायकको ठाउँहरू भयो हातमा लगाउने एचएमटी वाचहरू तपाईँको त्यत्तिबेला थ्री फिफ्टीमा त राम्रो राम्रो एचएमटीको वाचहरू पाउने गर्थ्यो होइन त्यहाँनिर कपडाहरू सजिलो राम्रो जान आउनको लागि सुविधा हेल्थ पनि राम्रो घुम्ने जग्गा राम्रो अनि त्यो जग्गाको चाहिँ तपाईँको बस्ने रेन्टहरू भयो सस्तो एकदमै लो रेन्जमा होइन घुम्ने ठाउँहरू भयो घडीहरूदेखि लिएर खाने लाउने सबै नै एकदमै राम्रो जग्गा लाग्यो त्यो महाराष्ट्र पुणे भन्ने जग्गा चाहिँ अहिले चाहिँ है अनि त्यो समयमा चाहिँ मलाई चाहिँ एकदमै राम्रो लाग्थ्यो होइन अनि एकदमै राम्रो लाग्छ अहिले पनि यो मध्य प्रदेश भयो अँधेरी मुम्बईहरू भयो यो नागपुर साइड भयो धेरै असल असल जग्गा र त्यहाँ व्यक्तिहरू पनि असल असल मेरो महाराष्ट्रन साथीहरू पनि असल असल व्यक्ति भेटेको थिएँ है र त्यो जग्गाहरू पनि धेरै साथीहरूको हेल्पले गर्दा उनीहरूको साथमा घुम्न पाएँ र त्यो अनुभवहरू मेरो लाइफमा चाहिँ बटुले मन परेको चिजहरू पनि त्यही हो मैले मनपरेको चिजहरू पनि है त्यो जग्गाको मनपरेको चिजहरू पनि त्यही हो मेरो खेतीपातीहरू भयो हरेक व्यक्तिले खेतीपाती गर्थे एग्रिकल्चर गर्थे होइन आफूले हातले जोतेर हातले खनेर गरेको चिजहरू उनीहरूले हाम्रो रूम रूममा बिक्री गर्न लिएर ल्याउँदाखेरि मेरा साथीहरूले पालक भयो धनियाँ भयो इत्यादि कुरोहरू जत्ति पनि खेतीमा उत्पादन गरिन्छ त्यो पनि हामीले खान सक्थ्यौँ त्यहाँनिर त्यहीँ जग्गामा बसेर चाहिँ हामीले खान पनि सक्थ्यौँ किनेर है तपाईँको पालकको गड्डीहरू तपाईँको त्यत्तिबेला पचास पैसादेखि लिएर प्याजहरू यत्ति साह्रो सस्तो कि त्यो कुरोले चाहिँ अझै पनि मलाई हृदय छोएको छ र अहिले म विचार गर्छु यो जति पनि हाम्रो दार्जिलिङ पाहाडमा आउने प्याजहरू भएर चाहिँ यो चाहिँ सबै हेर्दाखेरी चाहिँ मलाई एकदमै थर्ड क्लास लाग्यो किनभने निम्बू जत्रो पनि हुँदैन हो अन्त खास उताबाट आउने चाहिँ ठुलो ठुलै हुँदो रहेछ तर यहाँनिर चाहिँ हामीलाई एकदमै सानो सानो थर्ड क्लासको चाहिँ त्यो तपाईँको डेढ रुपियाँ दुई रुपियाँ केजी पनि बिक्री नहुने हामीलाई सप्लाई गरिरहेको हुन्छ तर त्यो जग्गामा हेर्दाखेरि हामीले अझै पनि अहिले रेट सोद्धाखेरि पनि तपाईँको अढाई रुपियाँ या तिन रुपियाँ केजी चाहिँ प्याज पाउने गर्छ तर प्याज पनि मुठी भन्दा ठुलठुलो हुन्छ त्यो जग्गामा चाहिँ अनि त धेरै राम्रो जग्गा छ र मैले मनपरेको ठाउँ चाहिँ महाराष्ट्र पुणे अँधेरी यहीँ जग्गाहरू हो